अँ हो त अभिषेक बोलेको ए आजकल त ठिकै छु अन्त तिमीहरूको हालचाल कस्तो छ हालखबर ए अन्त के हो फोनसोन पनि छैन हराएको हराएको तर पनि यसो सन्डेको दिन त फ्री हुँदा कल गर्नु नि यसो आफ्नो मान्छेहरू पनि छ कि छ मेरो भनेर फोन गर्दै गर्नु भाउजूलाई घुमाउनु लगिराख्नु तपाईँ चाहिँ ए कोही कोही बेला यसो भाउजूलाई पनि यता कालिम्पोङतिर ल्याउनु कति त्यो सिलगढी गरममा मात्र बसिरहन्छ ज्वाइँ त खै अहिले ड्युटीमै छ ज्वाइँ त आउनु भएको छैन नि छोराछोरी छोरा एउटा थ्री पढ्दैछ हो अन्त अब छोरी त सानै छ यहीँ पढ्दैछ स्कुलमा भर्खर त हालेको छोरालाई पनि थ्री फोरमा पुग्यो छोरा आउनु नि फेरि त्यहाँ भन्छ मात्रै अस्तिको साल पनि भन्यो मात्रै भाउजू पनि बिहा गरेको देखि एकपल्ट मात्र आएको होला यहाँ त्यहाँबाट त आएकै छैन भाउजूलाई पनि यसो ल्याउनु आ ल ल त्यही त हामी पनि घुमाउनु त छ त हौ कालिम्पोङमा के को चिन्ता तपाईँलाई डेलो छ दुर्बिन डाँडा छ रेली खोला छ होइन यस्तै गरेर यहाँ छ पुजे डाँडा छ अहिले झन् राम्रो राम्रो ठुल्ठुलो रेस्ट्रुरेन्टहरू खुलिएको छ जानुपर्छ नि हौ आउनु न घुमाउनु त लगिहाल्छु नि म ज्वाइँ पनि आउँछ त्यो बेला छुट्टीमा गुम्बा भएको जग्गा नि ए अब उहिले हामी सानो सानो थियौँ त्यतिखेरको कुरा होला त्यो हामी जान्थ्यौँ नि त्यो क्या हौ थाह छैन तपाईँलाई हामी घुम्न गएको थियौँ सानै त थियौँ तपाईँ पनि सानै थियो थाह छ तपाईँले बेसी उल्टी गरेको थाह छ उल्टी गरेको गाडीमा हिँड्नु नसकेर त्यतिखेर त अब तपाईँहरू त यतै हिल्समै बस्ने बानी अब सिलगढी झरेर त अब अन्त फुपा फुपूहरू कस्तो छ पठाइदिनु नि त हौ तपाईँ त ड्युटीले आउनु पाउँदैन यसो फुपूलाई फुपालाई एक महिना दुई महिना पठाइदिनु तपाईँहरू नआए पनि के साह्रो निष्ठुरी भाको हौ अम्मामा अभिषेक तिमीहरू त ठुलो भए छस् त्यही हो नि अब बुढेसकाल भए पछि अनि बुढेसकाल लागेपछि घर छोड्न हाम्रो पनि त्यही हो आमा र बाबालाई पठाइदिन्छु जानु नि भन्छु कि जानै मान्दैन आउनु मान्दैन अस्ति गएको थियो त्यहाँ स्कोन क्याउ मन्दिर छ नि कृष्णा भगवान्को हौ त्यहाँ अस्ति गएको थियो त्यो त्यस्तै भयो अब आउँछु त तिमाहरू आइज न सँगै जानुपर्छ ल अन्त घुमिकन आउनु पर्छ सबैजना ल ल ल राखेँ ल सबैलाई सोध्दै थियो भनिदिनु ल